हाम्रो परिवारमा चाहिँ विशेष कुनै एउटा चाड या त पर्व या त संस्कृति अभ्यास गरिँदै आएको पहिला बाजे बराजुको समयदेखि अभ्यास गरिँदै आएको एउटा पूजा छ त्यो चाहिँ हामीले जुन चाहिँ बैशाखी पुर्णे भनेर भन्ने गर्छौँ र विशेष त्यो चाहिँ बुद्ध पूर्णिमाको दिन गर्ने गर्छौँ र त्यस समय हामीले प्रकृतिलाई प्रकृतिलाई पुज्ने गर्छौँ हामीले प्रकृतिलाई जति प्रकृतिले हामीलाई जति पनि दानहरू दिएको छन् जति पनि खाने कुरा फलफुल इत्यादि दिएका छन् ती सबैलाई हामीले त्यस दिन पूजा गर्ने गर्छौँँ र यो परम्परा चाहिँ हाम्रो बाजेदेखि नै चल्दै आएको छ अहिलेसम्म हामीले यो परम्परालाई चाहिँ निरन्तरता दिई नै रहेका छौँ